हेलो हेलो ए कैलेदेखि यस्तो भएको ए होइन यो अब हिउँदो महिनामा त अब यस्तै हो पानीको अलिक समस्यै हुन्छ माथि झिलमा पनि पानी छैन भन्दैछ हो अब हाम्रो हाम्रो डिपार्टमेन्टले त अब पानीको त अब हाम्रो उयोसमा छैन हाम्रो हाम्रो अन्डरमा छैन पी एच ई डिपार्टमेन्टले हेर्छ हो म पि ए डिपार्टमेन्टसित म उयो गरिदिन् भनिदिन्छु नि तपाईँको गुनासो राखिदिन्छु नि ए हजुर ए तपाईँको घरमा मात्रै हो कि तपाईँको त्यो गाउँमै समस्या हो यस्तै हजुर हजुर

ए भनेपछि तपाईँको वार्डमै छैन पानी अहिले हुन्छ मो उयो पी एच ईको डिपार्टमेन्टसित इन्जिन्यरलाई म उयो गर्छु तपाईँको गुनासो राखिदिन्छु कि हुन त अहिले पानीको समस्यै होला नि हिउँदो महिना भएकोले तैपनि के रहेछ म बुझ्छु नि ल हवस् हुन्छ हुन्छ हुन्छ